म मेरो घरमा आएको पाहुनाहरूलाई राम्रो व्यवहार गर्छु किनभने मलाई घरमा मान्छे आएको धेरै मन पर्छ अन्त घरमा घुलमिलेको सबैजना हाँसीखुसी गरेको मलाई त्यस्तो व्यवहारहरू पुरा मन पर्छ र मलाई घरमा पाहुना आएको पुरा मन पर्छ अन्त म आफ्नो पाहुनाहरूलाई जहिले पनि आएर उनीहरू आउनु बित्तिकै पानी दिन्छु त्यहाँदेखिको उता म खाना बनाउँछु जुन चाहिँ मलाई पुरा मन पर्ने भनेको चाहिँ म पाहुनाहरूलाई जहिले पनि मासु दिन्छु कसै भेजिटेरियनहरू थियो भने अब साधुहरू कसै हुन्छ नि कसै मानिसहरू साधुहरू थियो भने पनिर पनिर अन्त त्यही कारणले गर्दाखेरि म तर घरमा पाहुना आउँदाखेरि धेरै किसिमका खानाहरू बनाउँछु दाल भात मासु हुन्छ एउटा सब्जी हुनै पर्छ सिलौटेमा पिसेको अचार हुनुपर्छ पापर फिङ्गर हुनुपर्छ अनि त्यही भएर मलाई चाहिँ अब मिठो मिठो खाना खिलाएर खुवाउनु चाहिँ पुरा मजा लाग्छ अन्त किनभने उनीहरूले मेरो पछि तारिफ पनि गर्छ त्यही कारणले गर्दा मलाई चाहिँ मिठो पकाएर दिनु पुरा मन पर्छ मेरो पाहुनाहरूलाई अन्त त्यही कारणले अब म चाहिँ जस्तो ब जस्तो के हुन्छ हो जस्तो मिठो बोली त्यस्तै नै मिठो खाना नि त हुनुपऱ्यो पाहुनाहरूलाई त्यही कारणले चाहिँ म चाहिँ धेरै र पुरा खाल खालको किसिम किसिमका खानाहरू र उयो के भन्छ त्यसलाई किसिम किसिमको खानाहरू र किसिम किसिमको गफहरू गर्नु पुरा मजा लाग्छ मेरो पाहुनाहरूसँग